हाम्रो क्षेत्र समाचार सिसिएनले धेरै नै कभर गर्छन् वहाँले अब धेरै नै राम्रो निउजहरू भन्छन् तर मलाई चाहिँ यस्तो लाग्छ कि वहाँको वर्कर अलिक कम्ती कि त सर्टेज भएर चाहिँ वहाँले त्यस्तो कभर गर्न सक्नुहुँदैन अब सिसिएनको चाहिँ अब गाउँ परेको छ कि त जहाँ नजिक परेको छ उनीहरूले त्यहाँको मात्रै न्युज कभर गर्छ अब मेरो लागि चाहिँ भनौँ भने उनीहरूले अब स्पोर्ट्स न्युजहरू भयो कि त खेलकुदको न्युहरू त्यस्तो उयो दिँदैनन् वहाँले अब जस्ट पोलिटिक्स कि त अब जे नजिक घटना घटेको छ वहाँको मात्रै न्युजहरू भन्नुहुन्छ सो त्यसले गर्दा चाहिँ अब अलिकति कभरेज कम्ती लाग्छ तर पनि वहाँले धेरै राम्रो गर्नु भएको छ